हजुर मेरोमा त दामी दामी बाख्राहरू छ है एउटा लामकाने अब लामकाने बाख्रा एउटा अब हुन्छ सानो सानो अब लामकाने भन्छ राम्रो जातको बाख्रा हो है अब हाम्रोमा हुन्छ खरायो खरायो अब कुकुर हो त्यस्तो सबै अब जनावर भरिमा मेरोमा सबै छ तर आलिक हेभी दामको छ फेरि नभनेको पनि तपाईँको अब एउटा सानो एउटा खरायो किन्यो भने पनि तपाईँको एक हजार दुई हजारमा पाइहाल्छ है जनावरहरू दामी दामी छ अब साह्रै छ किन्नुको लागि पनि म दुध बेच्छु पहिला बेच्दाखेरि मेरो यस्तो दामी थियो कि तपाईँको गाई एउ एकदम दामी थियो तपाईँको पहिला नभेनेको पनि कति भने अब है अलिक बुडो भएर पनि बेचेकै हो त्यो भएर चाहिँ आलिकति भन्दैछु है के भने अब पन्ध्र लिटर बिस लिटर एउटै गाईले अब दुईटा गाई छ अन्त नभनेको पनि पच्चिस अब दुईटामा चाहिँ पच्चिस हजारको छेउमा थाप्थ्यो अहिले त मरेरै दस हजार थाप्छु त्यो पनि हेर्नु नि नपुगेर अब त्यो हेर्नु न अबबिचारा अब त अहिलेको जमानै के भयो भयो अब उ केही गर्नु पनि सक्दैन गाईलाई स्याहार्नु पनि सक्दैन अहिले त बिचारा दस लिटर दिन्छ दुईटा गाईले पैसा पनि कम्ती आउँछ अब के गर्नु अब है खोलेहरू पनि हाम्रो राम्रो मिलाउनु नसकेको हो कि अब पहिला त हामी त्यही खोलेमै टन्नै हामीले त दुध बेचेर पनि टन्नै थाप्ने हो त्यो भएर अन्त अब दुधहरू पनि हामी अब सबै जग्गा गर्छ अब के हो सुँगुर पनि छ अब हेर्नु न ठुलो भइसक्यो त्यसको लागि के गर्नु पर्ने हो अब दसैमै चलाइदिउँ कि भनेर पो जोस चल्दैछ हो अब पहिला पनि बहुत किन्दै बेचेको अब हाम्रो दसैँको लागि चाहिँ आलिक कम्ती दामै बेचिदिउँ भनेको नि अब के गर्नु अब पहिला त किन्दै काट्दै बेचियो अब यो पाली चाहिँ मेरै घरको सुँगुर चाहिँ अब नभनेको पनि पन्ध्र हजार भनेको मानेकै छैन हो पन्ध्र हजार भनेको मानेकै छैन एघार हजारमा चाहिँ लान्छु भन्दैछ खोइ के गर्नु गर्नु भइरहेछ